नेपाली भाषा जो हाम्रो भाषा हो त्यो चाहिँ मलाई जहाँसम्म लाग्छ त्यो चाहिँ हिन्दी भाषासँग अलिकती मिल्छ कारण हिन्दी भाषा र नेपाली भाषाको जति पनि शब्दहरू छ छोटा इकार बडा ईकार त्यस्तो सुर तानेर मात्रै अलिकति डिफरेन्ट बनाउँछ र नेपाली भाषा चाहिँ नेपाली भाषा चाहिँ यस्तो एउटा भाषा हो जो चाहिँ सजिलो सबभन्दा सजिलो लाग्छ बोल्नुको लागि अन्त यो चाहिँ प्रायः यो देशभरि छरिएको नेपाली नेपाली मानिसहरूले गर्दाखेरि चाहिँ अब हामीलाई त्यत्ति साह्रो प्रब्लम हुँदैन बोल्नुको लागि अन्त चाहिँ नेपाली चाहिँ प्रायःलाई प्रायः नानीहरूलाई साह्रो साह्रो पर्छ अरूहरू भाषाहरूभन्दा कारण चाहिँ घरमा चाहिँ नेपाली भाषा त्यती साह्रो सिकाउँदैन उनाहरूलाई जति सक्दो इङ्लिस अन्त इङ्लिस नानीहरूले कार्टुनहरू हेर्दा हिन्दी सिक्छ र तिनीहरूसँग नै तिनी तिनीहरूले नै उनीहरू प्रभावित हुन्छ र उनीहरू प्रायः नेपालीभन्दा बेसी चाहिँ उनीहरू हिन्दी र इङ्लिस उनीहरूलाई साह्रै सजिलो लाग्छ बोल्नु र लेख्नु लागि चाहिँ अन्त हिन्दी अन्त नेपाली भाषा चाहिँ अनि नेपाली भाषा चाहिँ संस्कृतहरूबट चाहिँ प्रभावित भएको छ नेपाली भाषा चाहिँ कसरी प्रभावित भएको छ भन्दा चाहिँ मलाई फेरि पनि लाग्छ हिन्दी भाषा जो चाहिँ हिन्दी भाषा चाहिँ संस्कृतबाट यसरी प्रभावित भएर छुट्टिएर नर्मल ल्याङ्ग्वेज बनाएर हिन्दी बनाएको नेपाली भाषाको पनि त्यही हो नेपालीको मेन जग्गा चाहिँ नेपालमा बोल्छ त्यहाँनिर चाहिँ शुद्ध शुद्ध नेपाली बोलिन्छ जहाँ चाहिँ तर यहाँनिर भारतको भारतमा छरिएको नेपाली भाषी वासीहरूको भाषा चाहिँ अलिकति त्यहाँकोभन्दा अलिकति डिफरेन्ट हुन्छ किनभने यहाँनिर चाहिँ फेरि पनि हिन्दी हिन्दीसँग हिन्दी भाषाहरूसँग नै जोडिएर बनिएको भाषाहरू हो भाषाहरू जस्तै हामी पनि यसरी बोल् बोल्छ त्यही कारण चाहिँ यो अलिकति हिन्दी अहिले हाम्रो नेपाली भाषा चाहिँ हिन्दी भाषाहरूसँग चाहिँ प्रभावित छ र त्यसको सांस्कृत सांस्कृतिहरू चाहिँ हिन्दीसँग नै अलिकति जोडिएको छ चाहिँ मलाई त्यस्तो लाग्छ